मलाई मनपर्ने खाना भनेको मासु खिर भयो आलुको परठा मलाई धेरै मनपर्छ म यो धेरै बनाउँछु धेरैपल्ट पनि ट्राई गर्छु अलग अलग प्रकारले अलग अलग किस तरिकाले फर्स्ट आलु परठा बनाउँदाखेरि फर्स्टमा आलु बोइल गर्छु आलु उसिन्छु धनियाँ धनियाँ अनि प्याज खोर्सानी अनि अब के केको के केको परठाहरू खानु मन लाग्यो त्यही त्यहीको खाँदा हुन्छ मुलाको भयो भने मुलाको कोपीको भयो भने कोपीलाई ग्रेट गरेर मजाले यो गरेर मिक्स गरेर होइन नुनहरू हालेर मजाले अलिकति हल्का हल्दीहरू हालेर बनाउनु पनि सकिन्छ मलाई यो परठा भयो अनि एउटा मासु भयो मासुमा पनि मैले धेरैपल्ट किसिम किसमको अब मासुहरू बनाएको छु मलाई मनपर्छ बनाउनु होइन मासुहरू बनाउनु मनपर्छ मैले कति अब मासु बनाउँदाखेरि फर्स्ट मासुलाई मजाले फ्राई गरेँ धोएर पनि फ्राई गर्यो टमाटर प्याज मस मसलाहरू हालेर बनायो अनि करियान्डरहरू हाल्यो धनियाँ पत्ताहरू हालेर धनियाँ पात हालेर त्यहाँदेखिको केशपत्ताहरू हालेर त्यसलाई मजाले फ्लेभर आएपछि मजाको कलर आएपछि मासुहरू हालिदिँदा राम्रो हुन्छ मलाई मासुहरू बनाएर बिहानको खाजाहरू बनाएर सबैलाई खुवाउनु पनि राम्रो लाग्छ अनि मन पनि पनि मन पनि पर्छ पहिल्यैदेखिको बनाएको बनाइदिनु मासु पनि धेरै राम्रो लाग्छ बनाउनु मन पनि पर्छ अनि अरू खिरको कुरा गर्दाखेरि त्यसमा दुध बोइल गरेर यो केलाई त्यसमा चामल धोएर हालेर अनि ड्राई फ्रुट्सहरू हाल्नुपर्छ राम्रो राम्रो हुन्छ खानाहरू पनि टेस्टी अब मनपर्छ मलाई बनाउनु त्यति हो मैले जानेको